अब खासै मनोरञ्जन गरेर चाहिँ बारीमा काम गऱ्यो भने चाहिँ काम हुँदैन

मनोरञ्जन पनि गर्दा हुन्छ जस्तो कि हातले काम गर्दै मुखले गीत गाउन सकिन्छ जसरी अब हामी त्यो अन्ताक्षरीहरू खेल्थ्यौँ होइन अन्त पिक्चरको कुराहरू गर्दै होइन अब महाभारत रामायणको कुराहरू गर्दै शक्तिमानको कुराहरू गर्दै अब यस्तो कुरा गर्दै हामी मनोरञ्जन गर्दै खेतमा बारीमा अब दिनभरि दिनभरि काम गरेको हो हामीले होइन लोकगीतहरू चाहिँ अब सिधै भन्नु हो भने चाहिँ त्यस्तो लोकगीतहरू गाउने परम्परा छैन हाम्रोतिर अब हाम्रोदेखि अलिक परतिरको गाउँहरूतिर अब गाउँछ अरे भनेको सुनेको अब तर त्यो मैले सुनेको छुइनँ अर्काले भनेको सुनेको त्यस्तो छैन अब तर पनि त्यही हो अब बारीमा काम गर्दा त्यसै पनि अलिअलि अब मनोरञ्जनको लागि हाँसखेल ठट्टा त हुन्छै हुन्छ तर अब कामै बिर्सेर चाहिँ अब हाँसखेल ठट्टा चाहिँ गरिएको चाहिँ छैन